म चाहिँ अब कसरी गीतहरू छान्छु भने चाहिँ पहिला चाहिँ अब मलाई पुरानो पुरानो गीतहरू चाहिँ पुरा मन पर्थ्यो नेपालीमा चाहिँ अब पुरा गीतहरू मन पर्थ्यो युट्युहरूतिर हेर्थेँ त्यही नेपाली गीतहरूमा नै म अब नाच्थेँ अन्त अहिले अहिले चाहिँ अब पुरा यस्तो टिकटक रिल्सहरू बनाउँछ मान्छेले अन्त मान्छेले बनाउँछ त्यही हेर्छु अहिले चाहिँ अब नयाँ नयाँ गीतहरू राम्रो राम्रो आएको छ गीतहरू आएको छ अन्त त्यही युट्युबमा चाहिँ म त्यो गीतहरू हेरेर स्टेपहरू त्यहीँबाट सिक्छु रिल्सहरू पनि अब त्यहीँबाट रिल्सहरूमा हेरेर पनि बनाउँछु कति गर्छु अन्त त्यसरी नै मैले अब उयोहरू चाहिँ अब गीतहरू त्यहीँबाट छानेर चाहिँ अब डान्सहरू गर्छु